ए योपालि रिपब्लिक डेको लागि नानीहरूलाई के गर्नु पर्ने कसरी गर्नु पर्ने हौ भाइ

हजुर हजुर हजुर

होइन अन्त त्यसमा के डान्स कम्पिटिसनहरू पनि आउँछ

ए भनेपछि डिएम मेडमहरूम आउनुहुन्छ है सर हजुर त्यसो नानीहरूको नानीहरूको प्रयाक्टिस त राम्रै होला नि सर ए त्यसो भए त्यसो भए सर कन्ट्याक्टतिरै बसौँ है के कसरी गर्नु पर्ने कसरी मिलाउनु हुन्छ सर हामीरू अब नानीहरूको कोपरेटको लागि यताउता कसरी सिकाउनु हुँदैछ कसरी गर्नु हुँदैछ हामीरू कोपरेट गर्दै सल्लाह गर्दै जाऔँ है सर

हवस् त सर हवस् हवस् हवस्